हाम्रो क्षेत्रको अस्पतालहरूमा चाहिँ अब नानीहरूको हेरचाहहरू चाहिँ एकदमै राम्रो हुन्छ मेरै दिदी पनि अब हस्प अस्प अस्पतालमा अब नर्स हुनुहुन्छ होइन अन्त दिदीले पनि अब आएर एक्सपिरिएन्सहरू सेयर गर्नुहुन्छ भन्नुहुन्छ होइन अन्त एकदमै अब न्युबर्नहरूलाई चाहिँ राम्ररी हेन्डल गर्नुहुन्छ अब केही प्रब्लम्सहरू होइन केही अब डिजिजहरू केही भएको छ भने पनि उनीहरूको लागि चाहिँ एकदमै फेसिलिटीहरू हुन्छ अब आमाहरूको लागि पनि अब न्युबर्नको मदरहरूको लागि पनि एकदमै राम्रो फेसिलिटी दिएको हुन्छ र अब सबै फेसिलिटीहरू चाहिँ हाम्रो अब एरियाको हस्पिटलले चाहिँ प्रोभाइड गरेको हुन्छ त्यही भएर अब जतिजना नानीहरू पनि त्यहाँ हाम्रो क्षेत्रको हस्पिटलमा अब उयो हुन्छ जन्मिन्छ अब उनीहरू चाहिँ प्रायः अब हामीले देखेको चाहिँ अब हेल्दी नै भएर नै अब जान्छ